यसकोमा चाहिँ अब स्वास्थ्य सेवाको लागि चाहिँ सान्सानो सेन्टरहरू चाहिँ छ तर यो सेन्टरमा अब बेडहरू सबै कुरोको प्रकारको दबाईहरू एभाइलेबल छैन र यातायातको लागि चाहिँ बाटो पनि राम्रो छैन गाडीहरू त चल्छ तर बर्खा झरी पानीमा त यो बाटोहरू पनि पहिरोले भत्किएर हामी त्यस्तो सुविधा हुँदैन सान्सानो बिमारीको लागि हामी बजारै जानु पर्छ र यस क्षेत्रमा पनि अब राम्रो एउटा सानो हस्पिटल जस्तै बनाएर नर्सहरू भयो त्यस हस्पिटलमा अब सबै कुरोको दबाईको दबाईहरू एभाइलेबल पाउने नर्सहरू सबै कुरोको सुविधा भए चाहिँ राम्रो हुन्थ्यो भन्ने म अपेक्षा राख्छु